मैले जीवनमा जीवनमा त धेरै म पाठहरू सिक्छ तर पनि कत्तिवटा चाहिँ यस्तो हुन्छ जसले चाहिँ आफ्नो जीवनमा यति साह्रो चाहिँ प्रभाव पार्छ है र त्यसमा चाहिँ एउटा के हो भने चाहिँ मैले चाहिँ जहिले पनि सिकेको छु है अरूलाई जहिले पनि हामीले राम्रो गर्नु अरे तर हामीले जब अरूलाई राम्रो गर्छौँ त्यो चाहिँ हामीले जहिले पनि बिर्सिन्नौँ अरे किनभने चाहिँ हामीले जब अरूलाई राम्रो गर्छौँ नि त्यस राम्रो गरेको छ भने चाहिँ ए हे त्यसले पनि मलाई त्यसको बद्लामा मलाई पनि राम्रै गर्छ भन्ने एउटा आशा हुन्छ अरे तर त्यो आशा यदि उसले राम्रो गरेन भने चाहिँ मलाई पनि फेरि मलाई चित्त दुख्छ है त्यो भएर चाहिँ आफूले जत्ति अरूलाई राम्रो गर्छ त्यो जहिले पनि बिर्सिनु अरे र अरूले जब हामीलाई नराम्रो गर्छ त्यो पनि बिर्सिनु अरे हामीलाई जब अरूले नराम्रो गर्यो भने अब सम्झिरह्यो भने त्यसले हामीलाई नै कत्ति चोट पुग्छ नि है त्यसलाई पनि म बद्ला फर्काउँछु भन्ने एउटा भाव आउँछ तर त्यो भएर चाहिँ आफूले अर्कालाई राम्रो गरेको पनि बिर्सिनु अरे र अरूले हामीलाई नराम्रो गरेको पनि बिर्सिनु अरे तर एउटा कुरा चाहिँ सधैँ याद राख्नु अरे अरूले जब आफूलाई राम्रो गर्छ नि त्यो चाहिँ कहिल्यै नबिर्सिनु अरे के जहिले पनि उसको ऋणी हुनु अरे त्यसले चाहिँ मलाई जीवनमा एकदम ठुलो प्रभाव पारेको छ साँच्चै नै हो रहेछ अब हामीले कसैलाई राम्रो गरेर सम्झिरह्यो भने त त्यसबाट ए मैले त त्यो दिन त्यसलाई त्यस्तो गरेको थिएँ आज त्यसको अब हामीलाई ऊ चाहिँदा ऊ त्यो ठाउँमा छैन भने त्यसको हामीलाई चित्त दुख्छ नि त है तर हामीले त्यो बिर्सियौँ भने केही चाहिँदैन रहेछ जीवन एकदम सरल तरिकाले जान्छ है र आफूले जत्ति राम्रो गर्दै गयो त्यो त्यो सकेको गर्नुपर्छ र त्यो आश एक्सपेक्टेसन भन्ने जीवनमा छ भने चाहिँ त्यो चाहिँ एकदम दुःखकै जड हो अनि अरू पनि धेरै कुराहरू छ है जस्तै कि अब हामीले सधैँ अरूलाई के गर्नुपर्छ है अरूको निन्दा नगर्नु भन्छ नि अरूको निन्दा साँच्चै नै अरूको निन्दा गर्दा चाहिँ एकदम हाम्रो टाइम मात्रै वेस्ट हुँदोरहेछ अरूको कुरा गरिबस्ने टाइमले चाहिँ बरू आफूलाई नै बनाउने ट्राई गर्यो भने चाहिँ त्यसले बरू फ्रुटफुल हुन्छ यस्तै कुराहरू चाहिँ सिकेँ मैले जो चाहिँ मेरो जीवनमा एकदमै महत्त्वपूर्ण भयो र त्यसले म प्रभाव पनि परेँ जुन कुरा चाहिँ अहिले पनि मैले जीवनमा उतारिरहेको छु त्यो प्र्याक्टिकल रूपमा चाहिँ गर्दैआएको छु र त्यही भएर चाहिँ भन्नसक्छु कि यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण हो जुन चाहिँ जीवन जिउने एकदम सरल बनाउँछ आसान बनाउँछ सधैँ खुसी हुनु पनि यहीँबाट सिक्छ आफू अरूसँग केही दोषभाव द्वेषभाव केही छैन भने यसै खुसी हुन्छ मन शान्ति हुन्छ र सबैसँग हाँसेर बस्न सिक् सकिन्छ